हामीले बिहामा रीतिरिवाज गर्ने कुराहरू हामी बिहा बेहुला बेहुली गर्छ बिहामा भएको सिन्दुर लगाउँछ पोते लगाइदिन्छ मानिसहरू आउँछ निम्तो दिन्छ बिहामा बोलाउँछौँ रीतिरिवाज राम्रो हुन्छ खाने कुरोहरू खुवाउँछन् थुप्रो थुप्रो मान्छेहरू आउँछन् मान्छेहरू आएर मानिसहरूले खानाहरू खान्छ जस्तै बिहामा मासुभातहरू सबै पकाउँछन् अलिक टाढो टाढोबाट निम्तोहरू गरेको हुन्छ बेहुलाबेहुलीलाई सिँगारछन् सिँगारेर बिहानदेखि बेहुली सिँगारपटारमा बस्छन् सिन्दुर लगाउँछ त्यहाँदेखि वेशभूषाहरू कति राम्रो हुन्छ रीतिरिवाजहरू नेपालीको हाम्रो संस्कृतिमा चाहिँ नि नेपालीहरूको चाहिँ नि बिहा रीतिरिवाज खुबै राम्रो हुन्छ अब बिहा भएपछि पछाडि नानीहरू हुन्छन् फेरि नानीहरू भएपछि फ्यामिलीहरू हुन्छन् फ्यामिली भएपछि सबै राम्रो हुन्छ राम्रो भएपछि चाहिँ रीतिरिवाज सक्नेबित्तिकै सबै आफ्ना आफ्ना घरतिर जान्छन् बिहा राम्रो लाग्छ बिहा भनेको कुरोहरू रीतिरिवाजअनुसारै सबै सब सबैले नै अहिले रीतिरिवाजअनुसार नै पालन गर्छन् वेशभूषाअनुसार लगाएर सबै आउँछन् चौबन्दी चोलो साडी तिलहरी शिरमा शिरबन्दी सबै लगाएर बेहुला बेहुली त टक्क भएर बस्छन्